हलो हजुर हजुर हो त हजुर हजुर हजुर ए हजुर हजुर हजुर पाउनु हुन्छ त अब यसमा चाहिँ राम्रो ऊ योभन्दा चाहिँ अब गुरुङ ड्रेस छ मेरोमा चाहिँ गुरुङ ड्रेसको ऊ योहरू छ अब स्पेसियली चाहिँ गुरुङ ड्रेस छ तामाङ ड्रेस छ है अनि बक्खुहरू पनि छ बक्खु पनि पाउनु सक्नुहुन्छ अब ढाका साडीहरू छ त्यो त अब ऊ यो भइगयो है ढाका साडी पनि छ कतिले ऊ यो गर्नुहुन्छ है अनि स्पेसियली चाहिँ अब तामाङ ड्रेस गुरुङ ड्रेसहरू चाहिँ छ बक्खु बक्खु पाङ्देन शेर्पा ड्रेस हजुर हजुर ड्रेसको एक घन्टाको चाहिँ अब एकछिन अब हाम्रो एक घन्टाको अब कति टाढा लानुहुन्छ कि अब त्यहीँनिरै लगाएर बस्नुहुन्छ कि त्यो पनि छ नि त हामीले त एकछिन लगाएर फोटोहरू खिचेको चाहिँ फिफ्टी रुपिस हो अनि लगेको अब फिफ्टी रुपिस एकछिन अब लगाएर ड्रेस लगायो त्यहाँनिर अब टक्क फोटो खिच्यो फिफ्टी रुपिस हो अब एक घन्टाको लागि हो भने चाहिँ अलिकति चार्ज लाग्छ नि अलिक टाढा लानुहुन्छ कि अब कतै लानुहुन्छ कि के अब गुरुङ ड्रेसमा चाहिँ तपाईँको हाम्रो अब अहिले चाहिँ लेङ्गा पनि छ गुरुङ ड्रेसमा लुङ्गी अब पहिला चाहिँ लुङ्गी हुन्थ्यो लुङ्गी पनि छ लुङ्गी हुन्छ अनि त त्यसमा चाहिँ तपाईँको प पटुका दुइटा भइगयो अनि घेलेक हुन्छ अनि त खेरि हाम्रो ऊ यो लगाउने मालाहरू हुन्छ अनि त टक्कै त्यो लगाइसकेपछि चाहिँ त्यो सबै हामी नै दिन्छु पछ्यौरी पनि हुन्छ पछ्यौरी हुन्छ माला हुन्छ अनि त खेरि लेडिसको चाहिएको कि जेन्ट्सको चाहिएको तपाईँलाई चाहिँ गुरुङको पनि फेरि दुइटा छ नि त ए लेडिसको हजुर म लेडिसकै भन्दैछु हो अनि त्यसमा चाहिँ अब लगाउने गर गहना पनि हुन्छ नि त अब गुरुङहरूले लाउँथ्यो हैन उहिले अनि त्यो अब ऊ यो गर्नु चाहिँ अब लुङ्गी अनि घेलेक पछ्यौरीहरू चाहिँ पाउनु सक्नुहुन्छ सबै ड्रेस तपाईँलाई हुन्छ दुई दिनबाद हुन्छ हुन्छ अरू तामाङ ड्रेस चाहियो भने तामाङ ड्रेस पनि भन्नुहोस् हो अनि बक्खु पाङ्देनहरू चाहियो भने त्यो पनि भन्नुहोस् शेर्पा ड्रेस पनि छ भोटिया भोटियाको पनि छ शेर्पाको पनि छ तामाङको छ लेप्चाको पनि पाउनु सक्नुहुन्छ तपाईँले हुन्छ बहिनी हुन्छ हुन्छ चेक गर्नु सक्नुहुन्छ हुन्छ हुन्छ बहिनी थ्याङ्क यु हुन्छ हुन्छ